हेलो अङ्कल नमस्ते सुन्नु नि तपाईँहरू यता गोरुबथान आउने भन्दैथ्यो हरे हो ए त्यही त के रे तपाईँहरू यता आउनु भयो भने चाहिँ यहाँ हाम्रै त्यो कालिम्पोङ दार्जिलिङ टाढो अलिक टाढो पर्छ हाम्रो कि हाम्रो हुनु त डिस्ट्रिक्ट त कालिम्पोङ नै तर टाढो पर्छ यही गोरूबथानमा पनि एक दुईवडा घुम्ने ठाउँ छ हिस्टोरिकल प्लेसहरू कि तपाईँले उयो त सुन्नु प के रे पेपरहरूतिर त्यो फेसबुकहरूतिर त डकुमेन्ट्री देख्नु भएको होला नि त्यो दालिमगढी पाँच पोखरी भनेर सुन्नु भएको ए हजुर त्यही त म त्यतैतिर घुम्नु लान्छु भनेर नि

ए हजुर तर त्यसको त्यसको लागि चाहिँ पुरा हिँड्नु पर्छ है गाडीमा यहाँनिर जति पनि वरिपरि ठाउँ मैले लान्छु भनेर सोचेको छु नि तपाईँहरूलाई क्याउ त्यसमा चाहिँ अहँ अहिले त छैन त अङ्कल त्यस्तो पहिला चैँ थियो कि अहिले चाहिँ छैन अहिले चाहिँ हिँडेरै जानु पर्छ तर थुप्रो हुन्छ त्यस्तै घुम्नु आउने टुरिस्टहरू क्याउ पुरा हुन्छ अन्त रमाइलो हुन्छ त्यो जङ्गलै जङ्गल जानु पर्दैन अहिले चाहिँ हजुर हजुर हजुर ए झन्डू त हाम्रो घरको छेउमा हो नि हजुर त्यसमा चाहिँ हो त त्यसमा चाहिँ गाडीमा जानु सक्छ अङ्कल यही हाम्रै घरदेखि अलिक माथि हो कि त्यहाँ चाहिँ गाडी घोडा जान्छ

हजुर हजुर सकिन्छ त्यसो भए दुई तिन दिन चाहिँ यता वरिपरि घुम्दा ठिकै हुन्छ किनभने त्यो पाँच पोखरी गढीहरू पनि तपाईँको आज बिहान गएर बेलुका फर्केर घर आउनु सकिन्छ हो अन्त भोलिपल्ट झन्डी साइड गएर फर्केर आउनु सकिन्छ त्यहाँदेखि पर्सी निकोर्सी चाहिँ कालिम्पोङ दार्जिलिङ जाउँ न घुम्नु ल त्यसो भए हुन्छ अङ्कल तपाईँ मात्रै आउनु हुन्छ कि परिवारै आउनु हुँदैछ ए हुन्छ तपाईँको कान्छी छोरी ए ए हामी जत्रै हो नि उसलाई पनि ल्याउनु नि ल साथी पनि हुन्छ उसलाई एक्लै हुँदैन नि म साथी हुन्छु ए ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ अङ्कल त्यसो भए लु अहिलेको लागि राखेँ ल म खानापिना खानु जान्छु कि म हुन्छ फेरि फोन गर्नुहोस् न केही घुम्ने ठाउँहरू नयाँ इन्टरनेटमा पाउनु भयो भने ल हुन्छ अङ्कल सबैलाई सोध्दै थियो भनिदिनुहोस् ल हुन्छ राखेँ अङ्कल